हेलो सुन्नुहुँदैछ हजुर

मैले ल ए कलेज ल कलेज मैले सिलगढी सालबारी एरिया हजुर हजुर अँ हामी तपाईँ पनि त्यही पढ्नुहुने

ल सँगै जाउँ न त्यसो भने हामी रुम रेन्टहरू त्यहाँको कस्तो रहेछ सोधीखोजी गरौँ न त एडमिसनहरू चाहिँ कहिलेदेखि होला नि एडमिसनहरू कहिलेदेखि छ होला नि ए हामी सँगै जाउँ न सँगै बसौँ त्यहाँको रुम रेन्टहरू कति रहेछ गएर रुमहरू खोजौँ न ए सँगै जाउँ न अनि हामी ल हुन्छ हुन्छ हुन्छ सजिलो हुन्छ नि त हामीलाई रुम हेरेको छुइनँ हामी दुईजना सँगै गएर हेरौँ न रुमहरू हुन्छ